हाम्रो पूजाहरू चाहिँ अब थुप्रै प्रकारको हुन्छ व्रत बस्नुपर्ने पनि अब प्रायः प्रायः व्रत बसिरहँदा पनि त्यस्तै खालकोहरू पूजा हुन्छ हामीले घरमा पूजा लाउँदाखेरि पनि हामीले कोहीबेला ग्रहशान्तिको पूजाहरू लाउछौँ है त्यस्तो थुप्रै प्रकारको पूजाहरू लगाउँछौँ त्यसमा पनि हामी व्रत बस्नुपर्छ र पहिला हामी स्वरसती पूजाहरू गर्छौँ है स्वरसती पूजाहरू गर्दा पनि हामी व्रत बस्छौँ पहिला नुहाइ धुवाइ गर्छौँ है त्यहाँदेखिको नुहाइ धुवाइ गरिसकेपछि एकदम चोखो अब मानिन्छ हाम्रो त्यस्तै मान्ने छ होइन त्यसरी मान्ने गरेका छौँ नुहाइ धुवाइ गरि सकेपछि एकदम चोखो हुन्छ भन्छौँ खाइ नुहाइ सक्छौँ त्यहाँदेखिको एकदम पूजा नसकिन्जेलसम्म हाम्रो व्रतै हुन्छ व्रत पानी मात्रै खएको हुन्छौँ हामीले तर त्यसलाई नै चाहिँ व्रत मान्छौँ हामी होइन अरू त अनि त्यहाँदेखिको हाम्रो खास व्रत बसिन्छ भन्दाखेरि चाहिँ अब कहिले चाहिँ खासमा चाहिँ एकदम एकदमै प्युर व्रत बसिन्छ भन्दा तिज हुन्छ जुन चाहिँ तिज चाहिँ हाम्रो सेप्टेम्बर महिनातिर आउँछ त्यो तिजमा चाहिँ हामीले कसरी मनाउँछौँ भन्दाखेरि चाहिँ हामी बिहानै उठेर नुहाउँछौँ नुहाइसकेपछि त्यो दिन हामीले पानी पनि खानु हुँदैन त्यो दिन चाहिँ हामीले एकदम मा खासैमा भन्नु अब भनेको सुनेको हो हामीले पनि है खासमा चाहिँ थुक पनि निल्नु हुँदैन भनेर भन्नुहुन्छ र चाहिँ अब त्यो त सकिँदैन अब सक्नेहरूले त्यस्तो गर्नु पनि हुन्छ होइन त्यो अन्त त्यहाँदेखिको पानी चाहिँ उठेर पिउँदैनौँ चिया पनि पिउँदैनौँ त्यो दिन चाहिँ तिज तिज मान्ने दिन चाहिँ जस जसले मान्नुहुन्छ उहाँहरूले चाहिँ त्यो दुन चाहिँ पानी पनि खानुहुन्न केही पनि खानु हुन्न उहाँहरूले दिनभरी व्रत बस्नुहुन्छ र उहाँहरू चाहिँ मन्दिरमा जानुहुन्छ त्यहाँनिर चाहिँ सबैजना स्त्री जातिहरू चाहिँ सबैजना त्यहाँनिर हुनुहुन्छ र त्यहाँनिर मन्दिरमा बसेर सबैजनालाई चाहिँ पूजारी बाले पूजा गराउनुहुन्छ र पूजा गरून्जेलसम्म बेलुका पूजा जब हाम्रो सकिन्छ पूजा सक्किएर आएपछि चाहिँ हाम्रो के गर्नुहुन्छ भन्दाखेरि चाहिँ ज जसले विवाह गर्नुभएको छ उहाँहरूले चाहिँ जानुहुन्छ र उहाँहरूको श्रीमानको चाहिँ है खुट्टा धोएर चाहिँ उहाँहरूले पानी खानुहुन्छ र ज जसले चाहिँ विवाह गर्नुहुन्न गर्नुभएको हुँदैन उहाँहरूले चाहिँ तुलसीलाई पानी चढाएर उहाँहरूले पानी पिउनुहुन्छ र पानी सि पिइसकेर उहाँहरूले गोडा धोइसकेर पानी पिउनुहुन्छ र पानी पिइसकेर पनि उहाँहरूले डाइरेक्ट खाना खान हुन्न कसरी खानुहुन्छ भन्दाखेरि चाहिँ खाना पनि उहाँहरूले जुन चाहिँ हामीले मकैको चामल भन्छौँ त्यो मकैको चामलको चाहिँ हामीले भात खान्छौँ जुन चाहिँ हामीले सधैँ खाने चामल हुन्छ हो त्यो चामलको भात नखाएर चाहिँ हामीले मकैको चामलको भात खान्छौँ चाहे उहाँहरूले विवाह गर्नुभएको होस् वा नविवाह गर्नुभएको होस् र प्रायः चाहिँ विवाह नगर्नु हुनेहरूलाई छुटै छ भनौँ र मैले चाहिँ त्यस्तो सुनेको है र हाम्रो चाहिँ मैले मानेको चाहिँ त्यसरी देखेको छु